ट्युबवेल ट्युबवेल भनिन भनिन्दा तपाईँको जमिनमुनि मुनि रहेको पानीलाई हामीले निकाल्नको निम्ति प्रयोग गर्छ र ट्युबवेल कस्तो पाराले प्रयोग गर्छ भनिन्दाखेरि जमिनमुनि गड्डा खनेर कुवा बनाएर पानी जमाको जमेको हुन्छ र त्यसमा हामीले मोटर पम्प हुन्छ ट्युबवेलको मोटर पम्प हुन्छ र पाइपको थ्रू पाइप जमिनसम्म पानी भएको जमिनसम्म पसेको हुन्छ र माथि हामीले माथि आफ्नो जमिनमा मोटर प वाटार पम्प भन्ने हुन्छ वाटार पम्प फिट गरेको हुन्छ र वाटार पम्पलाई घुमाउनको निम्ति चाहिँ हामीले एउटा इन्जिन चाहिन्छ इन्जिन चाहिँ तपाईँहरूले प्रयोग के के को गर्न सकिन्छ भन्दाखेरि जेनेरेटरको इन्जिन प्रयोग गर्न सक्नुहुन्छ र जेनेरेटरको इन्जिन र हामीले वाटार पम्पलाई जोडिएको हुन्छ र त्यो वा इन्जिन इन्जिन घुम्दाखेरि इन्जिन हामीले डिजल या पेट्रोल हालेर स्टार्ट गर्नुपर्छ र इन्जिन घुमे इन्जिनको रफ्तारमा चाहिँ हाम्रो वाटार पम्प पनि घुमिन्छ र वाटार पम्पभित्र चाहिँ तपाईँको फ्यान हुन्छ तर त्यो फ्यानले चाहिँ तपाईँको कसरी पानी तान्छ भन्दाखेरि चाहिँ त्यसले चाहिँ सक्सन गरेर चाहिँ मुनिको पानीलाई चाहिँ माथि तानेर हाम्रो खेतबारी भयो हाम्रो घर गाउँ घरमा चलाउने पानी भयो र उपयोगको लागि चाहिँ त्यसरी तानिने गर्छ र ट्युबवेल चाहिँ त्यो प्रकारले युज गरिन्छ र हाम्रो गाउँ गाउँमा ठुलो इनार छैन